हेलो यो शीतल ट्रेभल बोलेको हो र मलाई पनि हामी फ्यामिली लिएर दार्जिलिङ जानुपर्ने भएको छ र एउटा गाडी राम्रो कम्फोर्टेबल गाडी चाहिएको छ त्यसले गर्दा तपाईँले त्यो हामीलाई मिलाइदिनु सक्नुहुन्छ सक्नुहुन्छ अनि ड्राइभरहरू पनि राम्रो हामीलाई हेल्प गर्ने खालको चाहिएको फ्यामिलीमा बुढाबुढीहरू छ त्यसैले जग्गा जग्गामा रोक्दै उनीहरूलाई फ्रेस हावाहरू खुवाउँदै लानुपर्ने हुन्छ दार्जिलिङ निकै टाढो घुमाउरो बाटो भएकोले गर्दा हामीलाई बिस्तारै अब बिस्तारै जानुपर्ने हुन्छ र त्यहाँको वरिपरिको दृश्यहरू पनि हेराउँदै लाने गर्नुपर्छ हामीले त्यसैले भाइले कुनै पनि सोधेको कुराहरूलाई राम्रोसँगले जवाबहरू दिँदै बताउँदै हामी कतिजना दार्जिलिङ पहिलोचोटि गएको हुन्छ त्यसले गर्दा सबै कुरो चिनाउँदै हेराउँदै लाने खालको एउटा राम्रो सुविधासँगले लैजाने खालको गाडी चाहिएको हामीलाई त्यसैले एउटा राम्रो गाडी चाहिँ हामीलाई तपाईँले दिलाइदिनु होला